विद्यालय अथवा शैक्षिक केन्द्रहरू जुन अवस्थामा हुन्छ अथवा जुन क्षेत्रमा हुन्छ त्यहाँका क्षेत्रले अथवा त्यहाँका वातावरणले

भएका विद्यालयहरू र बजारमा भएका विद्यालयहरू माझ भिन्नता हुन्छ कस्तो खाले भिन्नता भन्दा त्यहाँ त्यहाँको वातावरणमा वातावरणले ल्याउने भिन्नताले गर्दा गाउँ र सहरमा निर्मित विद्यालयहरूमा फरक पार्दछ जस्तै यसरी गाउँ र सहरमा निर्मित विद्यालयहरूमा राम्रा र नराम्रा दुवै पक्षहरू पाइन्छ जस्तै गाउँमा जुन विद्यालयहरू हुन्छन् ती विद्यालयहरू वातावरणका दृष्टिले एकदमै सुन्दर शान्त वातावरणमा हुन्छन् भने सहरमा भएका विद्यालयहरूमा एकदमै ध्वनि प्रदूषण हुन्छ त्यहाँ विद्यार्थीहरूलाई शिक्षा आर्जन गर्न ध्वनि अत्याधिक ध्वनिको कारणले बाधा पुर्याउँदछ अत्याधिक भिडका कारणले विद्यार्थीहरूलाई खुलेर हिँड्न नसक्ने अवस्था हुन्छ तर सहरमा जुन प्रकारका विद्यालयहरू हुन्छ त्यहाँ जुन प्रकारको सुविधाहरू उपलब्ध हुन्छ गाउँमा निर्मित विद्यालयहरूमा ती सुविधाहरू प्राप्त गर्न सकिँदैन जस्तै तक्निकी क्षेत्रमा सहरमा जुन प्रकारको सुविधाहरू पाइन्छ जस्तै कम्प्युटरको सुविधाहरू भयो गाडीको सुविधाहरू भयो सम्पूर्ण तक्निकी छेत्रको सुविधाहरू सहरी विद्यालयहरूमा प्राप्त हुन्छ त्यहाँका विद्यार्थीहरूले सहजै ति सुविधाहरू उपलब्ध गर्दछ अथवा प्राप्त गर्दछ तर गाउँमा निर्मित विद्यालयहरूमा ती सुविधाहरू जस्तै इन्टरनेटको सुविधाहरू हुँदैन कम्प्युटरको सुविधाहरू हुँदैन गाडीको सुविधाहरू हुँदैन धेरै कुराबाट गाउँमा निर्मित विद्यालयहरू वन्चित हुन्छन् यसरी हेर्दा दुवै पक्षबाट हेर्ने हो भने गाउँमा निर्मित विद्यालयहरू वातावरणका दृष्टिले एकदमै सम्पन्न हुन्छन् भने सहरमा निर्मित विद्यालयहरू तक्निकी इन्टरनेट आदिका दृष्टिले एकदमै उन्नत हुन्छन्